भारतीय यातायात प्रणाली चाहिँ अब हाम्रो जस्तै अब बस छ सानो ट्याक्सी गाडीहरू भयो तपाईँको ट्रेन भयो फ्लाइटबाट पनि हुन्छ यस्तो प्रकारले नै अब गरिन्छ जस्तै अब रिक्सा टेम्पो यस्तैबाट बाट यस्तैबाट नै अब हामीले यातायात गर्ने गर्छौँ यातायात गर्दाखेरि तपाईँको अब त्यस्तै खाले सम्म उयो छ तपाईँको यात्रा गर्ने हाम्रो तरिका तपाईँको पहाड भेक मधेस सबै कुरो भएकोले गर्दाखेरि नै अब तपाईँको यो यात्रा क्षेत्रमा अब सुविधाजनक नै यात्रा हुन्छ अब जगा अनुसारको तपाईँको यात्रा गर्नु पर्ने हुन्छ